हजुर भाइ भन्नुहोस् न ए कस्तो कस्तो गाडी छ भाइ तपाईँको ए हुन्छ म त अहिले अलिक बाहिर गएको छु कि अन्त त्यहाँनिर छ नि मेरो त्यहाँ ग्यारेजमा केटाहरू छ काम गर्ने कि

होइन होइन भाइ म उयो गरिदिन्छु नि म फोन गरिदिन्छु कि तपाईँ कति बजी जानुहुन्छ टक्कै त्यसो भने भन्नुहोस् त ए हुन्छ म फोन गरिराखी दिन्छु कि अन्त तपाईँको नम्बर चाहिँ बरू म तिनीहरूलाई दिइराख्छु हो अन्त तर भाइ गाडी चाहिँ अब तपाईँले छोडी राख्नुपर्यो है दुई दिन तिन दिन चाहिँ लाग्छ होला किनभने अहिले काम पुरा बेसी छ कि तपाईँको लाइनको गाडी हो भाइ होइन त्यस्तो छ भने चाहिँ यस्तो गर्नु नि त त्यसो भए अलिकिति हल्काफुल्का त्यस्तो बिग्रेको चाहिँ अब तपाईँले ट्रेभल गर्नुसक्ने चाहिँ बनाएर लानुहोस् कि अन्त अब अलिक धेरै काम अहिले चाहिँ खासमा यस्तो भयो नि त भाइ बर्खाले गर्दाखेरि क्या गाडीहरू त्यो बाटो खराब भएकोले गर्दाखेरि त्यो पुरा गाडीहरू आइरहेको छ कोही के भएको कोही के भएको कोही ठोकिएर त्यो कलरहरू गर्नुपर्ने के के गर्नुपर्ने थुप्रो गाडीहरू आइरहेको छ कि त अनि त्यसो भए भोलि लानुहोस् न त अन्त आज छोडेर अँ भोलि कति बेलासम्म चाहिएको तपाईँलाई अँ के अरे खाली त छैन भाइ काम त पुरा छ कि र पनि अब तपाईँको टुरिस्टहरू बोक्ने गाडी रहेछ गाडी त चाहियो म ठिकै छ म भनिदिन्छु त्यहाँनिर कि तपाईँ पनि जानुहोस् तपाईँले भन्नुहोस् न यो यो के के छ के के तपाईँको प्रब्लम छ भनेर अन्त आफै बसेर हेर्नुहोस् न त अन्त म अलिकति याद गरिदिनु त्यो गाडी चाहिँ भन्छु नि त तिनीहरूलाई कि म त भोलि मात्रै फर्किने हो नि त यहाँ सिलगुढी आएको छु म चाहिँ कि अलिक काम परेर भोलि अब भोलि पनि बेलुकातिर मात्रै आइपुग्छु तिनीहरूसँग उयो गरेर लानुहोस् न बनाइओरी के हुन्छ कि भोलि पर्सि म आएर मिलाउँ न हिसाबकिताबहरू ल हुन्छ भाइ ल राखेँ ल म त यहाँ कस्तो बिजी भइरहेको छु